गाउँमा ढाड दुख्ने समस्यालाई जाति पार्नु प्रयोग गर्ने चाहिँ प्रचलित घरेलु उपायहरू चाहिँ के के छन् भन्नुपर्दाखेरि चाहिँ विशेष गरी ढाड दुख्दाखेरि चाहिँ हामीले गाउँतिर चाहिँ के गर्छ भने हर्चुर भयो बुढो ओखतीहरू उसिनेर खायौँ र मह र दुध पनि तातो दुधमा दुई दुई तिन चम्चा मह हालेर फिटेर खायो भने पनि त्यसले जाती हुन्छ क्यालसियमहरू कम्ती भएकोले गर्दाखेरि चाहिँ शरीरमा ढाड दुख्ने समस्या भएको भनोर हुन्छ र कतिलाई चाहिँ चिसो लागेकोले गर्दा नि ढाड पुरा दुख्ने समस्या हुन्छ र त्यसको लागि चाहिँ हामीले एउटा तातो बनाएर ढाडलाई राख्ने आफ्नो शरीरलाई तातो राख्ने र ढाडमा एउटा पटुकाहरू जस्तो बाँध्ने र बेलुकी सुत्नु अगाडि चाहिँ तातो बस्तुहरूले जस्तो हट ब्यागहरू भनिन्छ त्यसमा तातो पानी हालेर सेक्ने एउटा बस्तु हुन्छ त्यसले सेक्यो भने पनि ढाड दुख्ने कम्ती हुन्छ र अर्को उपचार चाहिँ तेलमा चाहिँ लसुनहरू भुराएर हालेर चाहिँ तातो बनाएर त्यसले मालिस गऱ्यो भने पनि जाती हुन्छ र ढाड दुख्ने समस्याको लागि चाहिँ अर्को उपचार चाहिँ विशेष गरी काम नगरिकन आराम गर्नु चाहिँ एउटा झन् मूल उपचार हुन् र यसरी नै हाम्रा गाउँमा चाहिँ यी सब तेलहरू लगाएर महहरू खाएर हर्चुर बुढो ओखतीहरू खाएर आराम गरेर नै ढाड दुख्नेको उपचार गरिन्छ